के गर्नुहुँदैछ म पनि भर्खर कामबाट आएर बसेको नि खानाहरू खानुभयो मैले पनि खाएँ त्यो त काम अहिले म काममा बिजी हुन्छु फेरि कल गर्ने पनि टाइम नै पाउँदैन अहिले त सबैको यही नै हो ए अँ हजुर म त्यही भनौँ भन्दै थिएँ अस्तिदेखिन् तपाईँलाई कि फेरि कल गर्ने टाइम नै पाएको थिइनँ हो हजुर अँ अस्ति हामी दार्जिलिङ गएको थियो नि भ्याकेसनको लागि आम्बो त्यहाँको जुन चाहिँ दाजु हुनुहुन्थ्यो नि हामीलाई गाडीमा लानुभयो त्यो दाजु कस्तो राम्रो हुनु हुन्थ्यो हजुर अन्त हामीलाई बहिनी जस्तै गर्नुभयो अन्त हामीलाई अब हुन्छ नि अब दार्जिलिङ त म फर्स्ट टाइम गएको मेरो केही एक्सपिरियन्स पनि थिएन पहिला गएको अन्त फर्स्ट टाइम गएको अब म त त्यहाँ गएर अब हुन्छ नि एक्लै त गएको थिएँ म अन्त म के गर्नु कसो गर्नु पनि त्यस्तो पनि भएन अङ्कलले नै सबै घुमाइदिनु पनि भयो हजुर हामी कुन चाहिँ कुन चाहिँ जग्गा गयो चौरास्ता गयो टाइगर हिल गयो अन्त जुहरू पनि हजुर हामी पनि गयो अन्त मजा मजाको जग्गा रहेछ अन्त त्यो लुगाको स्टकहरू झन् आम्बो कस्तो दामी दामी रहेछ अहिले हजुर हिउँदोमा गएको राम्रो हिउँदोमा मजाको एटमोस्फियर पनि हुँदो रहेछ हजुर तपाईँहरू पनि जानुहुन्छ भन्दैथ्यो भ्याकेसनमा है तपाईँहरू जानु दार्जिलिङ नै जानुभयो भने नि मेरोमा त्यो दाजुको नम्बर छ कि म तपाईँलाई दिन्छु नि त्यो नम्बर हजुर राम्रो हुनुहुन्छ एकदम राम्रो हुनुहुन्छ हजुर अहिले त कामले गर्दाखेरि बिजी हुन्छु फेरि बिच बिचमा कल गरौँ भन्छु खोइ बिजी भएर कलै गर्नु पनि पाउँदिनँ हजुर हजुर मजा आउनु चाहिँ मजा आयो हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ तपाईँहरू जानुभयो भने भन्नुहोस् नि ल दाजुको नम्बर दिन्छु हुन्छ गुड नाइट